हेलो हेलो अँ भाइ यो कालिम्पुङ क्याफे हो ए सुन्नु न भाइ मैले नि हो त्यहाँबाट के भन्छ अनलाइन फुड अर्डर गरेको थिएँ कि मोमो अर्डर गरेको थिएँ तर त्यो मोमो त नि हो अलिक बिग्रिएछ गरमले होला कि गनाउँदै रहेछ अन्त के गर्नु हौ त्यो फिर्ता गरौँ भनेको केही छ त्यसको लागि अप्सनहरू होइन घरमा त ल्याइदियो कि तर अलिक त्यो मलाई चाहिँ उयो गनाएको जस्तो लाग्यो नि गरमले हो कि के हो अन्त अब त यो त खानु त सक्दैन अब यो गरममा त्यो खायो भने बिमार हुने डर हुन्छ होइन अन्त त्यलाई फर्काऊँ भनेको के छ अप्सनहरू होइन हौ अन्त कसरी अब त्यो खानु हौ अन्तखेरि राख्नु पनि मलाई अप्ठ्यारो हुन्छ नानीहरूलाई दिनु पनि त भएन त्यस्तो बिग्रिएको चिजहरू हो सायद गरमले होला ल्याउँदा ल्याउँदा पनि बाफियो पनि होला यस्तो दिन गरम छ अँ होइन सधैँ त राम्रै आउँथ्यो कि योपालि चाहिँ खोइ के भयो हौ अन्त म चाहिँ अन्त त्यसलाई फर्काऊँ भनेको त्यसकै पैसा फिर्ता हुन्छ कि के गर्नु होइन बुझेँ नि सधैँ त राम्रै आउँथ्यो नि त हो त्यही भएर त मैले अर्डर गरेको सधैँ त्यहीँबाटै त अर्डर गर्छु योपालि चाहिँ त्यस्तो भयो नि त अन्त हाम्रो पनि त कुरा सुनिदिनुहोस् न अब त्यस्तै वेस्ट भएन अन्त हाम्रो पैसा चाहिँ